दाजु मैले अघि चिया अर्डर गरेको थिएँ म यहाँबाट जानुपर्ने भयो त्यसलाई प्याक गरेर दिनुहुन्छ कि भनेर अनुरोध गरेको र त्यो चिया लामो समयसम्म तातो नै रहोस् भनी तपाईँहरूले त्यो फोइल पेपरमा हालेर त्यसलाई अझै लुगाले बाहिरबाट ऱ्याप गरिदिनु भयो भने राम्रो हुने थियो भनेर अनुरो अनुरोध गर्न चाहन्छु